यसमा मलाई आकर्षित पार्ने ग्रह ग्रह भन्नु पर्दा चाहिँ म जुनलाई लिन्छु त्यो जुन चाहिँ किनभने आजको दिन आज गुरु पुर्णिमा पनि हो पूर्णे को दिन अब पूर पूर्णिमाको दिन चाहिँ अब आकाशमा यति दामी जुन लाग्छ त्यसले गर्दाखेरि चाहिँ म जुनलाई नै एकदमै मेरो आक्रर्षित आकर्षित ग्रहको रूपमा लिन्छु जुन चाहिँ एउटा यति अब राम्रो हामीलाई चाहिने ग्रह हो किनभने हामी अब जस्तै अँध्यारो रातमा पनि हामी अब जुन लाग्यो भने एकदमै सजिलैसँग देख्ने सक्छौँ हिँड्न परे अब हिँड्न पनि सक्छौँ राती सहजसँग हिँड्न सक्छौँ हामीलाई त्यो जुनको उज्यालोले गर्दा हामीलाई कुनै टर्च को टर्चलाइटहरूको जरुरी हुँदैन त्यसले गर्दाखेरि चाहिँ म जुनलाई चाहिँ एकदमै आकर्षित ग्रह मान्छु